म अहिलेसम्म यसरी आरोहण स्थानहरूतिर त गएको छुइनँ र पनि यहाँ अहिले घरि चाहिँ फिलहाल हालसालै मेरो गाउँ लाठपञ्चारमा चाहिँ जोगी खोला भन्ने ठाउँमा चाहिँ ठुलो चट्टान छ अनि त्यसैलाई चाहिँ रक क्लाइम्बिंग गर्ने ठाउँ बनाइएको छ तर म अहिलेसम्म त्यसरी चट्टानहरू चढ्ने ओर्ने गरेको चाहिँ छैन अनि अब त्यो ठाउँको वर्णन गर्दाखेरि चाहिँ त्यो विशेष ठाउँको वर्णन गर्दाखेरि चाहिँ जोगी खोलाको चाहिँ पुलमाथि चाहिँ खोला खोलामाथि चाहिँ पुल छ अनि पुल पुल चाहिँ मेन रोड भयो अनि त्यो चट्टान चाहिँ ठुलो चट्टान छ अनि त्यो चट्टानमा यसरी नम्बर फिट होला त्यो सेतो सेतो धर्का कोरेर बनाइएको छ नाप राखिएको छ अनि अब हामी त बिहानै जाँदाखेरि र बेलुका साझँपख घर पुग्ने बेलामा मात्रै देखिन्छ किनभने गाउँदेखि छुट्टै अलिकति टाढामा छ भएको कारणले गर्दाखेरि अब मलाई पनि घरबाट घुम्न आउन चाहिँ अलिकति टाढा नै पर्छ त्यसले गर्दाखेरि अब बिहानै आउँदाखेरि कोही पर्यटकहरू अहिलेसम्म मैले चढ्ने गरेको देखेको छैन अनि अब बेलुका फर्किँदा पनि त्यस्तै पाँच छ त बजेको हुन्छ त्यति बेला त्यस्तो साँझमा पनि ढुङ्गा चडने काम त कसैले गरेको देख्दिनँ तर अब त्यहाँको यदि त्यहाँ कसै पनि कोही पनि इच्छुक तपाईँहरू भ्रमण गर्न चाहनु हुन्छ भ्रमण गर्न जान चाहनु हुन्छ भ्रमणमा जान चाहनु हुन्छ भने चाहिँ एकदमै रमणीय छ एकदमै रमाइलो छ